साडी चाहिँ मलाई एकदमै मन पर्छ किनकि साडीले चाहिँ जे होस् सुन्दरतालाई बढाउँछ निखार्छ होइन सुन्दरतालाई निखार्छ जसले पनि यसो हेर्दाखेरि साडीले के राम्रो देखेको हौ तिमीलाई त भनी पनि दिन्छ है त्यही कारण अरू चिज अरू भूषाहरू लगाउँदाखेरि भन्दा साडीले चाहिँ अति नै सुन्दर देखिन्छ साडी भन्ने चिज चाहिँ के हो भने हाम्रो एउटा भन्छ नि नारीको एउटा स्वभाव हो साडी लगाउँदाखेरि चाहिँ एकदमै सुन्दरता मात्रै नभएर उसलाई एक प्रकारको एक्टिभ पनि देखिन्छ साडी हाम्रो यहाँनेर संस्कृतमा नै हाम्रो नेपाली कलचरमा नै साडीको बेसी महत्त्व छ किनकि अहिलेको केटाकेटीहरू अहिलेको सान्सानो भाइ बहिनीहरूले त बुझ्दैन कि साडी भन्ने कुरो के हो अहिले त सान्सानो केटीहरूले पनि एकदम प्यान्टहरू लगाएर एकदम पोसाकहरू नराम्रो नराम्रो चिजहरू लगाएर हिँड्छ तर पहिलाको मान्छेहरूले त सिर्फ साडी मात्रै लगाउँथ्यो कति राम्रो देखिन्थ्यो सबै शरीरलाई ढाक्ने होइन कति सुन्दर देखिन्थ्यो त्यो साडी हाम्रो एउटा बहुमूल्य हार जस्तै हो त्यो बहुमूल्य एउटा हुन्छ नि गहना जस्तै हो साडी लगाउँदाखेरि एउटा नारीलाई एउटा शि शिर शोभामा पनि सुशील देखिन्छ नारी जस्तो देखिन्छ होइन अरू चिजहरूले त्यस्तो उनीहरूलाई ऊ यो गर्दैन तर साडी लगाउने मान्छेलाई हेर्नु होस् बाटोतिर गयो भने कसैले पनि जिस्काउँदैन छेडछानी पनि गर्दैन अरू चिज लगाउँ त धेरै छेडछानी गरिरहेको हुन्छ उनीहरूलाई साडी लाउने मान्छेलाई धेरैले इज्जत पनि गरिदिन्छ इज्जत पनि दिन्छ अनि बिहा बटुलमा पनि हामी साडी लगाएर हिँड्यौँ भने कति राम्रो कति सुहाएको देखिन्छ राम्रो देखिन्छ है तर अब हामी उमेर नहुनेहरूले त सानै उमेरकाले त साडी लगाउन गर्दैन तर आफू पचास वर्ष क्रस गरेपछि मनिसहरूले साडी लगाएको नै राम्रो लाग्छ है हामीलाई चाहिँ साडी भन्ने कुरा के हो भने एउटा के भन्छ अब यो संसारको लागि नै सबैले नै साडी चाहिँ पहिला आएको जस्तो लाग्छ है मलाई चाहिँ यो संसारमा किनकि हामीलाई नारीहरूलाई चाहिँ पहिला आमा बाउले सान्सानो पहिला पहिलाको मान्छेहरूले चाहिँ साडी नै लगाइदिन्थ्यो गुनिउँ चोलो भनेर दिन्थ्यो पनि हामीलाई होइन बाहुन छेत्रीमा त भन्छ नै गुनिउँ चोलो दिनु पर्छ है अब छोरा छोरीलाई कि यति उमेर पुग्यो चौध पन्ध्र वर्ष पुग्यो अब चाहिँ गुनिउँ चोलो दिन पर्छ भन्ने एउटा प्रथा छ होइन त्यही कारण त्यति बेला हामीलाई गुनिउँ चोलो दिएको महत्व नै हामीलाई साडीको एउटा दिएको नि अब नारीलाई साडी लाउनु पर्छ है भन्ने कुरा बुझाएको नि आमा बाउले होइन पहिलादेखि नै तर यो प्रथाहरू पनि अहिले हट्दै जाँदैछ तर हामीले जति सक्दो त्यो प्रथाहरूलाई ल्याउने कोसिस गर्नु पर्छ सबैले नै साडी लगाएर नारीको सौन्दर्यलाई बढाउनु पर्छ